हजुर

हजुर ए मेरो हेमिल्टनगन्ज बस स्ट्यान्ड हजुर

ए हुन्छ हजुर हुन्छ नि ए हुन्छ हजुर ए हुन्छ तपाईँ आउनुहोस् न त्यहाँ हुन्छ

हजुर

ए हजुर अझै अरू

हुन्छ ल ल राखेको त ल हुन्छ हुन्छ